हाम्रो आकाशवाणी खरसाङबाट रेडियो प्रोग्राम हुन्छ है र त्यहाँबाट तै त्यो जुन यो प्रोग्रामबाट तै अति राम्रो नेपाली टेलिभिजनहरूबाट आउँछ र हाम्रो दार्जिलिङ को दार्जिलिङ न्युज पेपरहरू पनि बाट पनि छापिन्छ हाम्रो दार्जिलिङबाट पनि र अति राम्रो लेखेको हुन्छ है र हामी यसो घरहरू घरहरूमा पनि हामी सुन्छौँ है रेडियो र हामी तै घरमा बोल्ने अब शुद्ध हामी त शुद्ध भाषा हामीलाई त्यति साह्रो आउँदैन बोल्नु र हामी घरमै आमाबाबासँग साथीहरूसँग बोल्दा पनि हामीलाई साह्रो हाम्रो शुद्ध भाषा बोलिँदैन हामी यसो साधारण भाषै बोल्छौँ है र यो जुन हाम्रो यो आकाशवाणी खरसाङबाट प्रोग्राम आउँछ त्यसमा चाहिँ अति राम्रो भाषा है बोलिन्छ है त्यति